कालिम्पोङ जिल्लमा मुख्य प्रकि प्राकृतिक स्रोत चाहिँ अब यहाँको बन जङ्गल अनि अब बन जङ्गलहरू नै हो त्यसरी नै वातावरणीय चुनौतीहरू मा चाहिँ अब मानिसहरूले बन जङ्गलहरू काटेर पै पहिरोहरू बाढीहरू चलिरहेको छ अन्त दबाईहरू छन् दबाईहरूको प्रयोगहरू गरेर पानी खोला नालाहरू सुक्दैछ माटोको प्रदुषण हुँदैछ त्यसतै छ यहाँको स्रोत चाहिँ अन्त वरपर वरपर सर सफाईमा चाहिँ अब धेरै पहिलाकोभन्दा धेरै परिवर्तन आएको छ जिल्ला नगरपालिकाको पालिकाले लगातार अब क्षेत्र पनि सफा गरिरहेकै छ फोहोर फाल्ने काम पनि अब सधैँ गरिरहेकै छ